यो आफ्नो कुकिङ चाहिँ मैले म खानाहरू पकाउँदा सधैँ अब नानीहरूलाई मिठो मिठो नै खुवाउने आफू पनि मिठै खान्थेँ त्यो कारणले आफू पनि मिठो खाने र सबै परिवारलाई मिठै खुवाउँछु अनि आउने पाहुना आउँदाखेरि मजाले म बनाइदिन्छु खानाहरू बनाउन थालेपछि म मिहिनेतले गर्छु यताउता मेरो मन नडुलाइकन म मिहिनेतले त्यसमै ध्यान मन गरेर म खानाहरू बनाउँथेँ सबैले मिठो मिठो मिठो आज त भनेर सधैँ मिठो नै मानेर खाइरहेको छन् जस्तो सब्जी बनाए पनि कोही बेला सागसब्जी कोही बेला अब मिठो भनेको पनिरहरू माछा मासु जे पकाउँदा पनि सबैले स्वादिस्ट तिम्रो हातै मिठो भन्दै मलाई बढिबढाई गरेर खाइदिँदा झन् खुसी पनि लाग्थ्यो म खाना तर बनाउन थालेपछि मिहिनेतले किन एउटा भोजन हो बनाउन थालेपछि मिहिनेतले गर्नुपर्छ राम्रो सोचेर गर्नुपर्छ त्यस्तो लाग्छ मलाई चाहिँ र म खाना मिठै बनाउन थालेपछि मिहिनेतले गर्छु र खाँदा चाहिँ सबैले मिठो भन्दा झन् खुसी पनि लाग्छ त्यहाँदेखि अब नानीहरू पढ्दै थियो पढ्दै थियो ठुलो हुँदै गयो अनि किन अब घरमै मात्रै समय बिताउनु अब बिहान बेलुका खाना खाएपछि चाराकचुरूक कामधन्दा सकिहाल्ने अनि ढिलो ढिलै सानो एउटा मैले दोकानहरू गर्न थालेँ अनि दोकानमा अब कोही कोही बेला खानाहरू बनाउन थालेँ अनि एक दुईजना गाहकीहरू पनि आउन थाले के के पाइन्छ भन्दाखेरि मैले नामहरू खानाहरू के अर्डर गर्नुहुन्छ त्यही बनाइदिन्छु म भन्ने कुरा राख्दा कतिले खाना अर्डर गर्न थाल्यो अनि खाना अर्डर गर्दाखेरि मैले अब त्यसरी नै घरकै जस्तै म मिहिनेतले घरेउली खाना बनाइदिँदाखेरि सबैले मनपराउन थाले र अनि त्यस्तै मैले सानो सानो खाना पकाएर मिहिनेत गरेर नै सानो दोकानहरू चलाउने पेसाहरू गर्दछु अहिले अरू घरमा पनि बिहान बेलुका गर्यो अनि दिउँसो त्यसरी दोकान सानो सानो मोमो कोही कोही बेला चाउमिन अब उनीहरूले जे अर्डर गर्छन् त्यस्तै कोही बेला खाना नै अनि घरेउली खाना मिठो भन्छन् अब गाहकहरूले पनि मन पराउँदैछन् त्यही खानाहरू गर्दैछु